कुचिपुरी भाङ्डा दुर्गा पूजा बिहु अनि ओनाम यी संस्कृति भारतका संस्कृतिहरू अरू देशका संस्कृतिभन्दा फरक छन् किनभने भारतमा एउटै मात्र संस्कृति छैन एउटै मात्र विषयका व्यक्तिहरू बस्दैनन् तर धेरै विशेषका व्यक्तिहरू बस्छन् र यसैले भारतका संस्कृति अरू देशका संस्कृतिभन्दा धेरै अन्य छन्